हेलो ए ट्रेकिङको लागि ट्रेकिङको लागि तपाईँको कालिम्पोङभरिमा डेलो राम्रो छ डेलो पनि डेलो गयो भने चाहिँ त्यहाँनिर साइन्स सेन्टरहरू छ त्यहाँनिर घुम्ने राम्रो राम्रो जग्गाहरू छ भ्यु पोइन्टहरू छ हो अन्त त्यसपछि तपाईँ अर्को जग्गा जानु चाहनुहुन्छ भने नोक डाँडा त्यहाँ पनि राम्रो छ एकदम खालको जग्गा छ हो अन्त त्यसपछि त्यहाँनिर गएपछि पछाडि तपाईँको कफेर पनि छ त्यहाँनिर भ्यु पोइन्टहरू त्यहाँ पनि राम्रो राम्रो देख्छ अन्त टुरिस्टको लागि हो भने चाहिँ तपाईँको दुर्पिनहरू पनि जानु सक्नुहुन्छ नि त्यहाँ दुर्पिनतिर पनि राम्रो राम्रो जग्गाहरू छ भ्यु पोइन्ट एकदम पिसफुल खालको जग्गा छ हो अर्को जग्गा जान चाहनुहुन्छ भने यहाँनिर हाम्रो यता गाउँ बस्तीतिर पुरा होमस्टेहरू पनि छ जस्तै रमाइलो सन्तुकमा त्यहाँनिर होमस्टेहरूतिर पनि तपाईँहरू जान सक्नुहुन्छ यदि फेमिलीसँग आउनुहुन्छ भने चाहिँ त्यहाँ रमाइलो सन्तुकमा चाहिँ एकदम तपालाईँ सुविधा पनि हुन्छ सबै कुराको एभाइलेबल छ त्यहाँ चाहिँ बस्नुको निम्ति बस्नु खानु त्यहाँनिर सबै एभाइलेबल छ तपाईँहरू चाहिँ कोसँग आउनुहुन्छ फेमिलीसँग कि साथीहरूसँग आउनुहुन्छ ए हजुर बस्दै गरी आउनुभयो भने चाहिँ साथीभाइसँग रमाइलो गर्न होमस्टेमा तपाईँको लागि एकदम बेस्टभन्दा पनि बेस्ट जग्गा हुनेछ हो अन्त त्यहाँनिर बस्नुदेखि लिएर खानु पिउनुदेखि लिएर सबै तपाईँको सबै पाउँछ यहाँ चाहिँ आउनुहोस् न तपाईँहरू कतिजना कतिजना जस्तो आउनुहुन्छ हजुर हजुर आउनुहोस् न तपाईँलाई एकदम वेलकम है त